कृषिहरूको लागि चाहिँ मेरोबाट चाहिँ के छ भने चाहिँ अहिले चाहिँ अब एकदमै यहाँनिर बाढीहरूमा कति बाँझोहरू भइरहेको छ र कतिवटा यहाँनिर अहिले मान्छेले खेती गर्नु छोडेर गरिरहेको छ किनभने एकदमै कृषिहरूलाई पनि एकदमै एकदमै नोक्सान भयो किनभने अब यो धान खेतीहरू गर्छ त्यसमा पानीहरू आएर भलहरू आएर मकैहरू रोप्दा भलहरू आएर सबै त्यो बिग्रिएर जान्छ है त्यस्लाई फेरि रि रोप्नु खेतालाको खेताला पातको एकदम गर्नु एकदमै नोक्सान भएर छोडिरहेको छ र यसमा चाहिँ यो रोप्नुको लागि चाहिँ हामीले गोरु जोत्नु पर्छ है यसमा यहाँनिर अब बस्ती बस्तीमा त ट्य्राक्टर आउनु सक्दैन त्यही कारण गोरु जोत्दा पनि एकदमै गोरुको जोत्नु पनि दिनको रोज एकदमै बेसी भाकोले गर्दाखेरि है र क त्यस्को लागि चाहिँ अब सरकारले चाहिँ कतिवटा कुरामा चाहिँ सहयोग गर्नु गर्नु पर्थ्यो होइन अन्त र कतिवाटा चाहिँ जस्तो अहिले पहिला जस्तो राम्रो काँक्राहरू राम्रो फल्ने मकैहरू एकदमै राम्रो हुने फर्सीहरू राम्रो फल्ने सब्जीहरूको बिउहरू है यतानिर धेरै हराउँदै गएको छ र यसमा पनि अब गभर्मेन्टले चाहिँ सरकारले चाहिँ बिउहरू बाँडिदियो भने बिउहरू दियो भने कतिवटा यहाँनिर किसानहरूलाई चाहिँ धेरै सजिलो हुन्थ्यो कि किसानलाई खेतीपाती गर्नु धेरै राम्रो हुन्थ्यो र अहिले चाहिँ एकदमै मान्छेले खेती नै गर्नु छोड्यो किनभने अब के अरे सबै कुराको महँगाइ भयो है महँगाइ भएको कारणले गर्दाखेरि मान्छेले सबै प्राय जस्तोले जग्गाहरू एकदमै बाँझो राखेर त्यतिकै रुखहरू उम्रिएर त्यतिकै घाँसहरू उम्रेर त्यतिकै वेस्ट भइरहेको छ र यसको लागि चाहिँ यसको लागि चाहिँ अब सरकारले चाहिँ धानको बिउ राम्रो खालको धानको बिउ मकैको बिउहरू दिएर है र अब दियो भने चाहिँ राम्रो हुन्थ्यो र यो नोक्सानहरू भएकोमा चाहिँ भरपाई अब गर्छ गभर्मेन्टले अब यो भल पहिरोहरू आएकोमा चाहिँ गभर्मेन्टले सहयोग गर्यो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो किसानहरूलाई चाहिँ है